विशेष आजको जमानामा अब नानीहरू हाम्रो जुन नानीहरू छ नानीहरू चाहिँ विशेष अब मतलब प्राय प्राय म्याक्सिमम् नानीहरू अब स्क्रिन टाइममा नै बेसी व्यस्त हुने अब देख्छु होइन र अब त्यसमा चाहिँ जस्तो अब फोन हेर्ने फोनमा अब ग्याम्सहरू खेल्ने नानाकिसिम अब त्यो गर्छ नानीहरूले त्यसमा चाहिँ नानीहरूलाई एकदमै अब हामीले एकदम हर टाइम चाहिँ अब स्क्रिन टाइममा चाहिँ अब हामीले फोन हेरि फोन हेर्नु मत्र दियौँ भने चाहिँ त्यो नानीहरू अब खेलहरू खेल्नुमा अब जस्तो ग्राउन्डमा क्रिकेट भयो फुटबल भयो कुनै कुनै अब उयसमा मतलब खेलकुदमा चाहिँ आअब भाग लिँदैन मतलब इन्ट्रेस्ट हुँदैन उनीहरूलाई र त्यसले गर्दाखेरि चाहिँ विशेष नानीहरूलाई अब खेलकुदमा अब प्रेरित गराउनुको लागि चाहिँ विशेष आफू लागेर अब बिहान बेलुका पाली ग्राउनमा लानु पर्यो नानीहरूलाई यसो बलहरू खेल्न सिकाउनु पर्यो क्रिकेटहरू खेल्न सिकाउनु पर्यो अब त्यो खालको हुन्छ र फोन चाहिँ एकदमै कम मात्रामा दिएर नानीहरूलाई विशेष गेममा प्रेरित गराउन हो भने चाहिँ अब ग्राउन्डमा लानु पर्यो आफू पनि नानीसँग खेल्नु पर्यो र त्यो प्रकारले चाहिँ नानीहरू आब खेल्कुदमा प्रेरित हुन्छ भन्ने